हजुर हजुर भन्नुहोस् न ए कालिम्पोङमा यो कान्था भन्ने चिज उयो हाटबजारमा पनि राम्रो पाउँछ हाटबजारमा त्यहाँनिर चाहिँ एकदमै सस्तो गर्छ नभए चाहिँ तपाईँले अब माथि अरू मेन रोडमा पनि राम्रो पाउँछ माथि मेन रोडमा नभए सुपर मार्केटको अगाडि पनि एकदमै राम्रो पाउँछ त्यहाँनिर चाहिँ तर अलिकति महँगो हुन्छ हाटबजारमा चाहिँ अलिकति सस्तै गर्छ को दुई सौ रुपियाँहरू गर्छ हौ दुई सौ रुपियाँहरू गर्छ माथि सुपर मार्केटमा चाहिँ दुई सौ पचासहरू गर्छ ए हुन्छ हुन्छ